हेलो ए दाजु ए त्यो तपाईँको त्यो दोकानको त्यहाँ चोकको अ अ सीके चोकको दोकानको त्यो त्यो अलिक माथिको त्यो कुर्ती दोकानको दाजु है दाजु ए हजुर हजुर दाजु तपाईँकोबाट मैले त्यो एउटा अघि कुर्ती ल्याएको थिएँ नि त्यो त पुरा राम्रो रहेछ नि मलाई त पुरा मन पऱ्यो हजुर त्यो कुर्तीको चाहिँ मलाई क्वालिटी नै मन पऱ्यो नि त कस्तो राम्रो क्वालिटीको रहेछ जस्तो मैले त्यहाँ अब हेर्दा त राम्रो त्यत्ति साह्रो लागेको थिएन कि हजुर हजुर रूममा ल्याएर पो यसो राम्रोसँग हेरेँ हो अन्त मैले लगाइ पनि हेरेँ मज्जाको लाग्यो ठिक्कै भयो त्यो त्यो कुर्तीको त्यो कलर हुन्छ नि त्यो कलर पनि एकदमै राम्रो लाग्यो हो मलाई त्यो कस्तो ग्रिन र यल्लोले कस्तो म्याच गरेको रहेछ हजुर मलाई मनपर्ने कलर हो नि त्यो त ए हजुर दाजु म तपाईँकोमा फेरि फेरि आउँछु नि तपाईँले यस्तै कुर्तीहरू फेरि फेरि ल्याउनुहोस् ल म साथीहरूलाई पनि लिएर आउँछु नि हजुर हजुर भइहाल्छ नि दाजु अबदेखि त म यताउता कत्तै किन्दिनँ सिधै तपाईँकोमा आउँछु म बरु मेरो घरको भाउजू आमा गाउँको काकी माइजू सबैलाई लिएर सिधै तपाईँकोमै आउँछु नि